कालिम्पोङको वातावरण राम्रो छ अब त्यति जाडो पनि होइन त्यति गरम पनि होइन ठिकैको जाडो गरम जाडोमा पनि ठिकैको जाडै हुन्छ गरममा पनि निकै गरमै हुन्छ हुनु त

वातावरण पनि अब अहिले पहिला जस्तो छैन पहिला जस्तो छैन अहिले भए पानी पनि त्यति परेको छैन नभए झ्यारारारा परिबस्थ्यो यस्तो अगस्त महिनामा अहिले त परेकै छैन पर्छ पर्नु त तर त्यति परेको छैन राम्रै छ अब अहिले भनौँ भने वातावरण त्यतिको ठिकै छ